खोइ यो पञ्चायत चुनाव पञ्चायत राज हुनु चाहिँ एकदमै राम्रो कुरा हो तर यहाँनिर अहिले हामीले हेर्दाखेरि चाहिँ त्यति राम्रो भइरहेको छैन जस्तै अब पार्टीगत हुनुमा हुँदा चाहिँ राम्रो हुँदैछैन जस्तै पञ्चायत मेम्बर चाहिँ हामीले इन्डिपेन्डेन्टली गाउँबाटै गाउँबाटै छानेको यो मान्छेले चाहिँ यो क्यानडिडेटले चाहिँ हाम्रो गाउँलाई धेरै विकास गर्नु सक्छ भन्ने हामीले सोँचेर हामी आफै उठाउनु चाहिँ राम्रो थियो तर यहाँनिर के हुन्छ भने पार्टीको प्रेसर परेर पार्टीले क्यानडिडेट खडा गर्छ र त्यो पार्टीलाई हामीले भोट दिनु एकदमै हामीरू बाध्य बन्छौँ र त्यसरी हामीले पार्टीको थ्रुबाट पार्टीको क्यानडिडेटलाई हामीले यसरी जिताइ सकेपछि चाहिँ भोलि पर्सि हामीले कुनै पनि हाम्रो गाउँमा विकास गर्नु चाहिँ पार्टीलाई नै गएर सोध्नु पर्ने आवश्यक हुन्छ र यो चाहिँ मलाई त्यति राम्रो लागेन जति इन्डिपेन्डेन्टली क्यानडिडेटहरू उठाउन सकिन्छ त्यति चाहिँ पार्टीबाट भएकोले चाहिँ गर् गर्छ जस्तो मलाई लागेको छैन

अँ त्यसरी भयो त्यो पनि एउटा उनीहरूलाई एउटा मजबुरी पऱ्यो किनभने